हाम्रो बारीमा काँटाहरू फरुवाहरू चाहिन्छ कोही बेला अब यसो कलमहरू गर्नु छुरी छ कलमहरू गर्छौँ कँचिया छ घाँसहरू काट्नमा त्यो छिमाल्नु के अरे क छुरीले गर्छौँ बारीझारीमा कँचियाले घाँसहरू काट्छौँ त्यहाँ काँटा कोदालो छ हाम्रो घरमा रोप्नु खन्नु खनखान पार्छौँ हामीले काँटा छ कोदालो छ कुटे छ खुर्मी छ सबै थोक हाम्रो बारीमै रोप्छौँ हामी आफ्नै आफ्नै बारीमा खनखान पार्छौँ पार्नुओर्नु पऱ्यो भने पनि हाम्रो छुरी घरमै छ कँचिया घाँस काट्नु पनि घरमै छ घरमै घाँस काट्छौँ बारीमा त्यस्तैहरू गर्छौँ अब आफ्नो घरको त्यस्तै अब बारी छ सानो अब बारीमा घाँस काट्नु भयो छुरी काट छुरीले कलम गर्नु भयो दालहरू काट्नु छुरीले भइहाल्छ कँचियाहरू छ घरमा घाँस काट्नुलाई काँटा कोदालो सबै घरमै छ हाम्रो सबै आफ्नै घरमा बारीमा खनखान पार्छौँ